हेलो ओए रुबिना ए सुन् न त्यो मैले एमाजोनबाट एउटा लुगा मगाएको थिएँ कि अँ त्यसको डेलिभरी भएको छैन अगाडि नै ऊ यो प्रिपेड हो तर त्यो तर त्यो डेलिभरी नै भएको छैन अहिलेसम्म पनि अन्त त्यो ऊ योलाई डेलिभरी स्टेटस ट्रयाक गर्दाखेरिको पनि अलरेडी डेलिभर्ड भनेर आइसक्यो तर मुमा के भन्छ मलाई चाहिँ डेलिभरी नै गरिदिएको छैन हो अन्त त्यो एमाजोनकै त्यो एप्पमा गएर पनि रिपोर्ट गर्दाखेरि पनि भएकै छैन हेर न

ए अँ पुरा ऊ यो हुँदैछ अहिले त्यो डेलिभरीमा पुरा प्रबलम हुँदैछ है एमाजोनको अँ ए अँ

अँ ढिलो छ मिसोको त डेलिभरी पनि फेरि लु

ए ए त्यही त मिसोमा लुगाहरू पनि राम्रो आउँदैन लुगाको क्वालिटीहरू पनि राम्रो हुँदैन हो अन्त क्वालिटी पनि राम्रो हुँदैन प्लस अस्ति मैले मगाउँदाखेरि चाहिँ अलरेडी युज गरिसकेको आएको थियो त्यो प्रडक्ट कि अन्त अँ अन्त मैले रिटर्न पनि गरेँ कि त्यहाँबाट रिटर्न गरेर त क्यासब्याक नै भएको छैन अहिलेसम्म पनि अँ डेलिभरीमा पनि ढिलो रिफन्डमा पनि ढिलो है अहिले यो अनलाइन एप्पहरू एकदम नराम्रो भइराखेको छ हौ राम्रोसँगले नै चलेको छैन त्यही त त्यही त धेरै समस्याहरू त हुँदैछ त मिन्त्रामा पनि ऊ यो प्रडक्ट चाहिँ आलिक राम्रो हुँदो रहेछ कि तर साह्रै एक्सपेन्सिभ अन्त त्यस्को पनि डेलिभरी त्यस्तै नै हुँदो रहेछ एकदमै ढिलो

अँ अँ त्यही त यो एप्सहरूलाई ऊ यो गर्नुपर्छ होला हौ रिपोर्ट गर्नुपर्छ होला हौ त्यो त्यो एप्समै गएर अँ अन्त त्यो एमाजोनको त झन् मेरो त्यो ऊ यो पनि भएको छैन डेलिभरी पनि भएको छैन अनि त्यो अर्डर ट्रयाक गर्दाखेरिको अलरेडी डेलिभर्ड भनेर आइसकेको छ हो अब त्यसको चाहिँ म के गर्नु होला हौ म के गर्नु पर्ला हौ त्यसको लागि चाहिँ अँ होइन त्यो दिएको छ कि डेलिबर डेलिभरी बोयको पनि एउटा नम्बर दिएको रहेछ मैले त्यसमा कन्ट्याक गर्नु खेज्दाखेरिको चाहिँ फोनै उठाएको छैन कति दिन भइ सकिसक्यो हो अन्त ऊ यो त्यो एप्पमै गएर पनि त्यो ऊ यो प्रबलम ऊ यो गर्दाखेरिको पनि भाएकै छैन हौ के गर्नु पर्ने होला हौ है अँ ए ल ल ल म त्यसो भए म राखेँ ल ए ल ल ल बाई